हजुर को बोल्नुभयो होला ए हजुर ए हजुर ए तपाईँकोबाट अस्ति मैले लगेको थिएँ नि मोबाइल हजुर ए हजुर हजुर हजुर ए हजुर

ए हजुर हजुर मेरो अहिले चलेकै छैन के म त नानीलाई सोधेँ पनि के गर्नुपर्ने हो भनेर ए हजुर हजुर हजुर

हजुर

कति कतिको प्याकहरू हुन्छ यस्तो चाहिँ मतलब कसरी हाल्छ

हजुर हजुर हजुर हजुर

हजुर मैले यो के पो भन्छ यो हाल्नु हाल्दा चाहिँ मैले मेरोमा त अहिले क्यास छैन है ऊ योहरू के पो भन्छ मेरो एटिएममा चाहिँ पैसा छ म एटिएमबाट दिँदा हुन्छ कि कस्तो गर्नुपर्छ हो एटिएमै दिएर गर्दा हुन्छ ए हजुर म त होइन ठिकसे चलाउनु जान्दिनँ कि अनि त म त त्यस्तो ऊ त्यो पढेलेखेको होइन त फोन पनि म त नानीले चलाउँछ मेरो त त्यही नि मलाई त थाहा छैन हुन्छ म ए हुन्छ हुन्छ हुन्छ हुन्छ